हेलो ए अ अजय दाजु बोल्नुभएको हो हजुर म यता रितु राई अँ म चिन्नुभयो मलाई हजुर ए सुन्नुहोस् न म यता अर्कै विषयमा लिएर फेरि एउटा कथा थालेको छु कि अन्त त्यो विषय चाहिँ छ कमानसँग रिलेटेड छ अन्त त्यसको पात्रहरू पनि कमानकै लिएको छु र तर त्यसमा एक दुईवटा जानकारी चाहिएको थियो तपाईँ दिन सक्नुहुन्छ ह होइन होइन तपाईँले एक एकदम इमान्दारितासँग भन्नुहोस् न एक्ज कस्तो खालको हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर

हजुर हजुर ए हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर हजुर

हजुर ए हजुर हजुर

ए हजुर हजुर

हजुर हजुर हजुर हजुर ए हुन्छ हजुर हजुर हजुर हुन्छ हजुर

हुन्छ हुन्छ हुन्छ धन्यवाद धेरै धैरे धन्यवाद हजुर निकै बुझेँ नि म तपाईँसँग कुराकानी गर्नु आउँछु है तपाईँ भएकोमै हुन्छ हुन्छ